अब यसमा भन्नुपर्दा चाहिँ होइन अब हाम्रो कालिम्पोङमा हू केयर्सहरू छ मनी ट्रस्टहरू छ होइन अब यो ब्लड डोनर क्लब कालिम्पोङहरू छ त्यसमा त मैले पनि ब्लड डोनेटहरू गरेको छु होइन कतिवटा मेरोमा सर्टिफिकेट पनि छ होइन अन्त यो हू केयर्सहरू मनी ट्रस्टहरूले चाहिँ के गर्छ भनेपछि चाहिँ तपाईँको जतिपनि लाटा लुटीहरू छ उनीरहरू एकदमै अनाथहरू छ कतिजना अब त्यो बजारतिर डुलीरहनेहरू छ होइन यिनीहरूलाई एकदमै अब यो खानाहरू खुवाउने होइन सफा सुग्घर राख्ने होइन कपालहरू काटिदिने सफा सुग्घर राख्ने कामहरू गरिरहेको छ यो एकदमै राम्रो छ होइन अब त्यही हो हाम्रो चाहिँ अब कालिम्पोङमा चाहिँ ब्लड डो ब्लड डोनर क्लब अफ कालिम्पोङ भइ गयो होइन हू केयर्सहरू छ मनी ट्रस्टहरू छ वृद्धआश्रमहरू छ होइन ओल्ड एज होमहरू छ होइन त्यस्तोहरू छ अब तिनीहरूले चाहिँ अब एकदमै राम्रो काम गरिरहेको छ